मलाई यो फुलहरू फुलेको देख्दा मलाई अति नै सुन्दर लाग्छ किनकि अब फुल घरको वरिपरि हुँदाखेरि घरलाई पनि राम्रै देख्छ साथै यसको इन्भारोनमेन्ट पनि राम्रो हुन्छ अनि फुल चाहिँ म सबैको घरमा रोपिदिने अन्त घरलाई अति सुन्दर देख्छ फुलले